हेलो हजुर भन्नुहोस् हजुर हजुर हजुर हजुर हजुर हुन्छ हजुर तपाईँ चाहिँ अब पहिला चाहिँ अब घुम्नु इच्छा अब मिरिक जानुहुन्छ कि दार्जिलिङ जानुहुन्छ होइन अनि अब तपाईँ पहिला दार्जिलिङ जानुहुन्छ भने चाहिँ अब तपाईँलाई दार्जिलिङको चाहिँ अब म तपाईँलाई चाहिँ अब इन्फर्म दिन्छु होइन अनि अब यहाँ चाहिँ अब दार्जिलिङमा चाहिँ तपाईँको भयो टाइगर हिल भयो होइन अन्त त्यहाँदेखिको तपाईँको चाहिँ अब एउटा टाइगर हिलमा चाहिँ अब कस्तो छ भने तपाईँको त्यहाँ अब जाँदाखेरि चाहिँ होइन अब यस्तो छ कि त्यहाँ अब लोकेसन राम्रो छ अब सबैजना आउँदाखेरि टाइगर हिलमा चाहिँ अब मन पराउँछ अन्त त्यहाँदेखिको तपाईँको चाहिँ बतासे छ होइन एउटा बतासे अब टाइगर हिल तपाईँको अब त्यो हाम्रो चाहिँ दार्जिलिङको ट्रेन हुन्छ नि अब ट्रेन चाहिँ अब तपाईँको राम्रो देख्नु सक्नुहुन्छ त्यहाँनिर अब ट्रेनहरू छ अब दार्जिलिङको विषयमा चाहिँ अब जूहरू छ होइन अब जूमा यसो तपाईँहरूले हेर्नु सक्नुहुन्छ अब जूमा अन्यै किसिमको धेरै किसिमकोहरू चाहिँ अब जनावरहरू चाहिँ पालेको छ अनि अब तपाईँले अब फेरि अब मिरिकको कुरा गर्नुहुन्छ भने अब प्लस अब खरसाङ अब तपाईँको दार्जिलिङदेखिको खरसाङ हुन्छ खरसाङदेखिको चाहिँ अब तपाईँको बुङकुलुङ भन्ने जग्गा आउँछ अनि बुङकुलुङमा चाहिँ एउटा ग्यामन पुल भन्ने छ एउटा खोला छ होइन खोला र ग्यामन पुल छ अनि त्यसमा चाहिँ तपाईँले चाहिँ पिकनिक स्पोट होइन अब तपाईँले अन्य सबै कुरो तपाईँले त्यहाँ पाउनुहुन्छ अब त्यहाँ अब स्पटदेखिको लिएर होमस्टेदेखिको लिएर तपाईँले सबै कुरो चाहिँ तपाईँ चाहिँ यहाँ फेसिलिटी पाउनुहुन्छ तपाईँले अन्त अब यहाँ चाहिँ अब प्रोगाम फङसन अब तपाईँको पिकनिक पार्क तपाईँले सबै यहाँ चाहिँ अब तपाईँले देख्नु पनि हुन्छ आएर बस्नु पनि सक्नुहुन्छ अब सबै पाउँछ यहाँ तपाईँको लोकल कुखुराहरू भन्नुभयो अघि तपाईँले लोकल कुखुराहरू यहाँ एभाइलेबल पाउँछ होइन तपाईँले कस्तो किसिमले खानुहुन्छ त्यो किसिमको सबै हुन्छ तपाईँले चाहे पोलेर खानुहुन्छ कि चाहे तपाईँले सेकुवा बनाएर खानुहुन्छ कि चाहे तपाईँले अब कस्तो किसिमले खानुहुन्छ त्यो सबै एभाइलेबल छ अनि बुङकुलुङ भएर अब त्यसरी बुङकुलुङतिर पनि होमस्टे छ होइन सबै कुरो एभाइलेबल छ त्यहाँदेखि बुङकुलुङदेखिको मिरिक आउँछ त्यहाँदेखिको मिरिकमा पनि तपाईँको होइन घुम्ने जग्गा पार्क छ अब मिरिक झिल छ होइन अब प्लस मिरिक झिलदेखिको भयो होमस्टेदेखिको लिएर तपाईँको सबै पाउनुहुन्छ त्यहाँनिर मिरिक पार्क हुन पार्क छ त्यहाँदेखिको घुम्ने डुल्ने अब तपाईँको हेलिप्याडहरूदेखिको लिएर सबै राम्रो छ तपाईँलाई चाहिँ अब म सबै नै देखाउँछु हजुर हजुर सक्नु हजुर हुन्छ हुन्छ तप हुन्छ हुन्छ तपाईँलाई अझै म गाइड राम्रोसँगले दिनुसक्छु नि अब कतिवटा कुरामा त अब भुलचुकमा बोले पनि अलिक राम्रो राम्रो कुराहरू तपाईँलाई म देखाउनु सक्छु नि हुन्छ तपाईँलाई पनि ध हुन्छ धन्यवाद